टुरिस्टहरू हाम्रो गाउँमा आयो भने चाहिँ मतलब धेरै धेरै छ होइन बुनेको के के किन्नु सक्नुहुन्छ होइन धेरैभन्दा पनि धेरै कुछ किन्न सक्नुहुन्छ किनभने यहाँ हाम्रो गाउँमा चाहिँ छ बाजे पहिलाको बाजेहरूले होइन बाँसले पङ्खा बनाएको छ अनि उसले बुनेको स्विटर अथवा लुगा होइन सबैभन्दा सबै जिनिस किन्नु सक्नुहुन्छ हाम्रो अन्त उनीहरूलाई त हाम उनीहरूलाई उनीहरूको पैसा हाम्रो यता इन्डियामा चाहिँ कम्ती भन्दा पनि कम्ती नै पर्छ होइन उनीहरूले त किन्नु सक् सुन भयो चाँदी भयो होइन हाम्रो यता त सस्तो छ अन्त किन्नु सक्नुहुन्छ उनीहरूले अन्त धेरै धेरै छ अझै हामीले के भन्छ माटोको मटकाहरू पनि बनाउँछु हो माटोको मटकाहरू त्यो पनि किन्नु सक्नुहुन्छ फुलको गमला भयो फुलको गमला भयो अन्त धेरैभन्दा धेरै छाताहरू धेरैभन्दा धेरै सबै कुछ किन्नु सक्नुहुन्छ अनि झाडुहरू भयो होइन सबभन्दा सब कुछ किन्न सक्नुहुन्छ